हाम्रो यहाँ छेउको स्कुल शङ्कर हाई स्कुल हो र मेरो दुईवटै नानीहरू त्यहीँ पढेको हो हुन्छ त्यहाँ अब खेलाहरू एनुवल प्रोग्रामहरू हुन्छ प्रोग्रामहरू हुन्छ खेलाहरू हुन्छ स्पोर्ट खेलाहरू हुन्छ मुख्य त त्यति मलाई थाहा छैन म त त्यहाँ जाँदिनँ पनि त्यहाँ र हुन्छ खेलाहरू हाम्रो नानीहरू जान्छ पढेको त्यहीँ हो अँ स्कुलमै त्यहीँ शङ्कर हाई स्कुलमा अरूहरू खेलाहरू पनि हुन्छ खेलकुदहरूको अनि र अब के के खेलाहरू हुन्छ